इतिहासमा भएका कुनै प्राकृतिक प्रकोप वा वातावरणीय घटनाहरूको बारेमा भन्नु पर्दाखेरि हामीले सानैदेखिको सुनेको उन्नाइस सय अठसट्ठको भल पहिरो उन्नाइस सय अठसट्ठको भल पहिरो अब त्यो टाइममा त हामी जन्मेका पनि थिएनौँ र घरको बाबालाई बोजू बाजेहरूलाई सोद्धाखेरि उनीहरू उनीहरूले यही बताउँछन् कि त्यस ताक उन्नाइस सय अठसट्ठमा अक्टोबर चार तारिख अक्टोबर चार तारिख नै भल पहिरो गएको थिएछ र त्यो समयमा सात दिन सात रात पानी आएको पानी परेको परेकै एकै नासले पानी परेको परेकै थिए भन्छन् र चारैतिर हाहाकार मचिएको थियो हरे पुल सडक है घरहरू धेरै बगाएको थियो हरे ठुलो ठुलो पहिरोहरू गएको थियो हरे र हाम्रो क्षेत्रको भन्नु पर्दाखेरि मैले सोध खोज गर्दाखेरि त्यो तल गोदाम गोदामको मुनि निकै ठुलो पहिरो गएको थिएछ र त्यसमा एकजना व्यक्तिको ज्यान पनि गएको थिएछ र हाम्रो क्षेत्रको हाम्रो गाउँको एउटा धारा जाने बाटो छ त्यस मुनि त्यो मुनि दुइवटा घर थिएछ र एउटा कुम्हालेको घर थिएछ र त्यो कुम्हालेको घर त्यो पानीले त्यो भल पहिरोले बगाएर लगिदिएको रहेछ र तर ज्यान माल ज्यानको कुनै एउटा खतरा थिएन रहेछ अथवा कुम्हालेको परिवार कुम्हाले कुम्हालेको परिवार चाहिँ बाँचेको थिएछ र त्यो त्यो जगा निकै ठुलो एउटा पहिरो गएको थिएछ र यसरी चारैतिर त्यो प्राकृतिक प्रकोपको हाहाकार थिएछ र यही घटना चाहिँ मैले एउटा सुनेको